मैले कालेङपुङको हाट बजारबाट एउटा डस्टबिन सेलबाट किनेको थिएँ कस्तो नराम्रो रहेछ लिएको दुई दिनमै बिग्रियो कम्ती कम्ती पैसा भनेर किनेको थिएँ राम्रो नहुँदो रहेछ तपाईँहरू पनि सेलबाट पैसा जोगिन्छ भनेर नकिन्नुहोस् है